हाम्रोबाट यहाँ हस्पिटल ट्वेन्टी मिनट्सको टाढो छ अनि हामीहरूलाई यहाँबाट गाडीमा जानुपर्छ पैदल हामी जानु सक्दैन त्यत्ति टाढो हाम्रो हस्पिटल मतलब त्यस्तो केही मतलब फेसिलिटिसहरू छैन हाम्रो हस्पिटल्समा हाम्रो हस्पिटलमा पेसेन्ट्सहरूलाई भुइँमा सुताउनु सुताउनुपर्छ बेसी जग्गा नभएर चाहेको बेलामा मतलब कामहरू चाहेको बेलामा अपरेसन्सहरू हुँदैन पेसेन्ट र सिफ्ट पेसेन्टलाई पेसेन्टलाई सिफ्ट गरिदिन्छ अर्को हस्पिटलमा इकुप्मेन्ट्सहरू पुरा नभएर राम्रो केयर राम्रो डक्टर्सहरू नभएर ते त्यहाँदेखि त्यसले हुन्छ प्रब्लम नर्मल नम् नर्मल सर्जरीहरू हुन्छ वा अब डेलिभरीको टाइमहरूतिर हाम्रो यहाँ त्यो डेलिभरीको उयो हुँदैन सर्जरीहरू हुँदैन अलिक उता अर्को प्लेसमा अर्को प्लेसमा डेलिभर गरिदिन्छ त्यो ठुल्ठुलो एक्सिडेन्टहरू भएको छ भने यहाँ हुँदैन त्यसले गर्दा मान्छेहरूलाई प्रब्लम्स हुन्छ त्यसले गर्दा मान्छेहरूलाई प्रब्लम्स हुन्छ अनि मेडिसिन्सहरू टाइममा पाउँदैन पेसेन्टलाई टाइममा मेडिसिन्सहरू पेसेन्ट्सलाई टाइममा मेडिसिन्सहरू पाउँदैन पाउँदैन खानाहरू टाइममा पाउँदैन अनि हाइजेनिकहरू पनि राम्रो छैन हाम्रो हाम्रो यताको हस्पिटलतिर टोइलेटहरू मैला हुन्छ मतलब पेसेन्ट्सलाई जुन प्लेसमा राखेको हुन्छ त्यो प्लेसहरू पनि एकदम मैला हुन्छ त्यही नै हो प्रब्लम अनि हामी तिन चार अनि राम्रो इलाज राम्रो इलाजहरू पनि हुँदैन गभर्मेन्ट हाम्रो यहाँको गभर्मेन्ट हस्पिटल हो सो राम्रो इलाजहरू पनि हुँदैन मतलब बिमारीहरू भएको छ गयो भने पनि मतलब चेकअप गर्दैन मतलब एकैचोटि मेडिसिन्सहरू लेखेर दिइदिन्छ त्यसले गर्दा पनि प्रब्लम हुन्छ बेसी सिरियस छ भने पनि राख्दैन मतलब नर्मल नर्मल डेलिभरी पनि हुँदैन हाम्रो हस्पिटलमा मतलब पेसेन्टलाई अर्को प्लेसमा सिफ्ट गरिदिन्छ कि अर्को अर्को प्लेसमा लानु भनेर त्यसले गर्दा प्रब्लम हुन्छ बेसी बेसी जस्तो त्यसले गर्दा प्रब्लम हुन्छ अन्त त्यत्ति नै